हेलो अँ नमस्ते भन्नुहोस् फेरि एकचोटि भन्नुहोस् त हजुर पहिलो त भाइको शुभनाम बताउनुहोस् त के भन्नुभयो कपिल शर्मा कालचिनी हजुर हजुर हजुर हजुर तपाईँ के मेरो यो यसमा सेन्टरमा जोइन गर्नु चाहनुहुन्छ कि पहिला बुझ्नु चाहनुहुन्छ कि जिम जाँदा चाहिँ के फाइदा हुन्छ अँ हो पहिला बुझ्नुहुने र विशेष भाइको एज कति हो एटिन इयर्सको हो ठिक छ यङ ठिकैको रहेछ है अँ विशेष के हो भनेदेखि चाहिँ भाइ नियमले चाहिँ जिम जब हामी रेगुलर गर्छौँ नि सुन्दैछौ जिमलाई यदि हामीले आफ्नो जीवनमा लाइफमा उतारेको छौँ भने चाहिँ एउटा के कुरा हो तिमी फिट बन्नसक्छौ बुझ्यौ र फिट अहिले अहिले फिट हुनुको लागि लाई फिट हुनुको लागि लाई धेरै फाइदा के छ भन्दाखेरि चाहिँ है फेरि आफ्नो लाइफस्टाइलमै तिमी चेन्ज देख्छौ त्यति बेला बुझ्यौ तिम्रो स्वा तिम्रो हेल्थ पनि ठिक रिकोभर हुन्छ तिम्रो बोडी वा पर्सनलिटी पनि तिम्रो अलग देखिन्छ होइन र जिममा जिम गर्दा तिम्रो कतिवटा डाइटहरू पनि छ के खानपिनुमा नि त हामी रेस्टिक होइन तिम्रो जुन लाइफस्टाइल त्यसको जस्ट अपोजिट हुन्छ र तिमी हेर विशेष त के हो भन्दा तिमी पहिला जोइन गरेर हेर त्यसको बादमा हामी यसको एउटा टाइमिङ छ एउटा होइन टाइमिङ छ र टाइमिङको साथमा तिम्रो यसलाई कसरी तिमीले अगाडि बढाउँछौ होइन डे डे डे बाई डेको एउटा क्लासेस हुन्छ हैन तिमीलाई हामी ट्रेन गराउँछौँ सिकाउँछौँ र त्यसले गर्दाखेरि तिम्रोमा तब तिमीले त्यसको फाइदा पाउँछौ

हजुर ओ ड्रिङ् ड्रिङ् गर्दाखेरि चाहिँ अँ के के खानुपर्छ के खानुहुँदैन तर बताउनु म के भन्नुपर्यो भने भन के के चाहिँ खानु के पहिला म तिमीलाई के खानुपर्छ त्यो चाहिँ बताउँछु ल विशेष तिमीले जिम गर्दाखेरि चाहिँ तिमीले अल्कोहल एकदमै युज गर्नुभएन स्मोकिङ गर्नुभएन बुझ्यौ त्यो हाम्रो हार्टलाई एकदमै इफेक्ट पार्छ ठिक छ तिमीले कतिपय यदि छ त्यो ब्याड हेबिट हो तिमीले त्यो छोड्नुपर्छ स्मोकिङ छोड्नुपर्यो अल्कोहल छोड्नुपर्यो होइन र तिमी रिच खाना खान्छौ नि फास्ट फुड जो हामीले बाटोतिर हामी पाउँछौ फास्ट फुडहरू विशेष त्यलाई टोटल्ली एभोएड गर्नुपर्छ तिमीले ठिक छ तिमीले मैदा छोड्नुपर्यो रिच खानामा ओयल तिमीले बेसी खानुभएन ठिक छ अरू कतिवटा रेस्ट्रिक्सन छ तिमीलाई म पछि बताउँछु र दोस्रो कुरो खानु चाहिँ के पर्छ भन्दाखेरि चाहिँ तिमी पहिला सुरु गर तिमीले विशेष चाहिँ फ्रुट्समा तिमीले ध्यान दिनुपर्यो होइन र तिमीले यहाँ कतिवटा सप्लिमेन्ट हुन्छ त्यो चाहिँ हामीलाई प्रिस्क्राइब गर्छु सप्लिमेन्ट तिमीले युज गर्नुपर्यो प्रोटिन सप्लिमेन्टहरू हुन्छ ल र कुन ब्रान्डको युज गर्नुपर्ने कुन खानुपर्ने तिमीलाई भाइ म पछि भन्छु अझै केही सोध्नु छ ए भोलिदेखिको आउने ल ल ल ओके ओके ठिक छ ठिक छ वेलकम छ हुन्छ ल ओके